मैले गरेको सबैभन्दा सुन्दर पदयात्रा जति बेला म एमएमा पढ्दै थिएँ त्यति बेला हामी साथीहरूसँग मिलेर दार्जिलिङदेखि माथि सन्दकपुर गएका थियौँ र त्यो सन्दकपुर धेरै नै राम्रो प्राकृतिक वातावरणहरूले सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको ठाउँ हो र त्यहाँ देश विदेशबाट मान्छेहरू घुम्न आउँछन् र त्यहाँको जलवायु त्यहाँको मानिसको जुन चाहिँ सामाजिक क्रियाकलापहरू छन् त्यो एकदमै आकर्षितको विषयवस्तु हो र त्यसो हुँदा अब के हुन्छ भन्दा अब त्यहाँ भएका जति पनि प्राकृतिक सौन्दर्य जलवायु अथवा त्यहाँको जुन चाहिँ सामाजिक संस्कार रीतिरिवाज छन् ती कुराहरू एकदमै राम्रो एकदमै मान्छेलाई रुचाउने एकदमै मान्छेलाई आकर्षित तुल्याउने खालको छ र त्यसो हुँदा नै त्यो एकदमै मेरो लागि अविस् अविस्मरणीय बनेको हो र यसका साथै त्यहाँ हामीले स सूर्यास्त तथा सूर्योदय म मलाई त जतिसम्म थाह छ मैले त्यहाँ सूर्योदय नै हेरेको र त्यहाँ सूर्योदय हेर्नका लागि हामी चार पाँच बजे उठेर गएका थियौँ र त्यो भारत र नेपालको सिमानामा परेको हुनाले हामी भारतमा बसेर नेपाल उता हेर्नुपर्थ्यो र नेपालबाट जुन चाहिँ एउटा बिहानै त्यो अन्डा आकारमा रातो किसिमको सूर्यको त्यो उद्भव हुन्थ्यो र त्यो हुँदाहुँदै आरामले पाँच मिनट दस मिनट भित्रमा एकदमै ठुलो आकारमा परिणत हुन्थ्यो र त्यो नै मेरो निम्ति सबैभन्दा अविस्मरणीय दिन अथवा अविस अविस्मरणीय रहेको छ